मैले ऐले समन सङ्कलन गरेको यो सिक्काहरू चाहिँ मध्ये चाहिँ यो मेरो पहिलो सङ्कलन चाहिँ यो पाँच पैसा दस पैसा चारआना अनि यो जुन चाहिँ म नेपाल घुम्न गएको थिएँ त्यति बेला यो रेस्टुरेन्टहरूबाट साट्दा चाहिँ मैले नेपाली पैसा नेपालको पैसा पाएको थिएँ अनि त्यो नेपालको पैसाहरू थुपारेको छु अनि यो पैसाहरू मलाई चाहिँ धेरै मूल्यवान छ किनकि यो पैसा यो पैसाहरू मैले मेरो आफ्नो सानो सानो उमेरदेखि नै थुपारेको हो अनि यो पैसामा मेरो धेरै यादहरू जोडिएको छ अनि यो यो पैसा चाहिँ मैले यो आउँदो आउँदो भविष्यका मान्छेहरूलाई देखाउन चाहन्छु अब पहिला हाम्रो पालोमा कोस्तो कोस्तो पैसाहरू हुन्थ्यो भनेर यो आउँदो भविष्यका मान्छेहरूलाई मो चिनाउन चाहन्छु